हेलो गुड इभिनिङ ए हजुर मेरो रुमहरू त एकदमै ऊ यो छ फेसिलिटज पनि छ है अन्त राम्रो छ भ्युहरू पनि तपाईँहरूले अब देख्नु सक्नुहुन्छ हजुर ए एकदमै सर्भिस त तपाईँलाई एकदमै राम्रो छ त्यसमा केही छैन एकदमै तपाईँले जस्तो चहानुहुन्छ है त्यो सबै राम्रो छ त्यसमा तपाईँले भ्युहरू पनि देख्नु सक्नु हुन्छ सिनेरीहरू है अब मजाले ट्वेन्टी फाइभ हन्ड्रेड छ डबलको सिङ्गलको तपाईँको पन्ध्र सय यस्तै छ टोइलेट बाथरुमहरू एटेच छ हजुर हजुर हजुर पानीहरू एकदम केही प्रबलम छैन पानीहरू छ है तपाईँलाई सबै फे हजुर सबै छ कञ्चनजङ्गा है तपाईँले त्यो पाइन भ्युहरू है त्यो सबै देख्नु सक्नुहुन्छ सिनेरीहरू त्यो अब सबै गरेर देख्नु सक्नुहुन्छ त्यसमा हजुर हजुर तपाईँले त्यो तपाईँलाई अब गाडी चाहियो भने गाडीको पनि फेसिलिटिज छ त्यसमा गाडीको पनि फेसिलिटिज छ है तपाईँले अरू के के चहानुहन्छ त्यो सबै छ हजुर

होइन होइन फुडिङ फुडिङ होइन त्यो चाहिँ ऊ यो मात्रै हो त्यसमा फुडिङ आउँदैन रूम त रूमको मात्रै हो त्यो हजुर हजुर हजुर त्यो चाहि ऊ यस मात्रै हो हजुर तपाईलाई चाहिँ कस्तो अब त्यसमा तपाईँले फुडिङ्रू पनि गर्नु भयो भने एक्स्ट्रा ऊ यो हुन्छ तपाईँलाई छ फेसिलिटिज त्यसको पनि फेसिलिटिज छ तपाईँलाई हजुर एक्सट्रा त्यो चाहिँ गाडी भन्नुभयो भने त्यो गाडीको लागि पनि हामी म्यानेज भइहाल्छ त्यो होटलबाट नै हुन्छ त्यो सबै

तपाईँको त्यहाँनिर नजिकै गयो भने तपाईँ त्यहाँनिर दुर्पिन जानु सक्नुहुन्छ डेलो जानु सक्नुहुन्छ है अन्त यो लोले गाउँ लोले लोले गाउँ जानु सक्नुहुन्छ हो लाभा लोले गाउँ रेली टिस्टा सब ऊ यो गर्नु सक्नुहुन्छ जसमा राफटिङ्हरू पनि छ त्यहाँनिर एभाइलेबल छ है टिस्टामा जानु भयो भने दोभानमा बेनी दोभान तपाईँले त्यहाँ ऊ यो पनि गर्नु सक्नु हुन्छ राफटिङको फेसिलिटिज पनि छ है त्यहाँनिर पन्ध्र किलोमिटर यस्तै पर्छ टिस्टा पन्ध्र किलोमिटर यता रेली चाहिँ तपाईँको तेह्र किलोमिटर जस्तो पर्छ पेदोङ जानु भयो भने दुई अडाई किलोमिटर पर्छ हजुर हवस् हुन्छ धन्यवाद